हेलो हजुर भन्नुहोस् यो हाम्रो लिली बस्ती प्रकाशन हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर तपाईँ हजुर हजुर ए तपाईँ को बोल्नु भन्नुभयो ए हजुर तपाईँलाई हामीले पार्सल गरिदिएको थियो नि हजुर ए अँ सुन्नुहोस् न तपाईँको त्यो जुन बुक भन्नुहुँदैछ त्यो डिक्सनेरी भन्नु भयो नि नेपाली डिक्सनेरी लानु भएको थियो नि ए हजुर हजुर हामीले यसो सायद चेक नगरी पठाइदियो होला कि हजुर सायद बि बिचमा कुच्चिएको होला हुनुसक्छ ए हजुर यस तपाईँले आज फर्काउँदा हुन्छ नि ल्याइदिनुहोस् न हजुर आज ल्याउन मिल्छ मिल्छ हजुर हजुर हुन्छ हुन्छ पठाइ दिनुहोस् न हजुर हुन्छ तपाईँ हजुर तपाईँको नाम पनि एकपल्ट त्यसमा बुकको अगाडि पार्सलको अगाडि लेखिदिनु होस् है फेरि हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ त्यसो गरे अझै राम्रो हुन्छ नि हुन्छ हुन्छ हुन्छ धन्नवाद